हामी बजारहरू जाँदाखेरि दोकानहरू जाँदाखेरि ब्याङ्कहरू जाँदाखेरि स्कुलमा केही काम परेर यसरी जाँदाखेरि हामी नेपाली नै भाषा प्रयोग गर्छौँ र सबैजना नेपाली नै बात हुन्छ बजारहरू जानु भयो वा केही जानु भयो हाम्रोलाई नेपाली भाषा सजिलो लाग्छ र नेपाली भाषाबाटै हामी मान्छेहरूसँग कनेक्ट हुन्छौँ मान्छेहरूसँग नेपाली भाषामा बोल्छौँ र नेपाली भाषाले नेपाली भाषामा बोल्नु धेरै सजिलो पनि लाग्छ नेपाली भाषाले मान्छे नेपाली भाषा छिटै सिकिन्छ पनि मान्छेले अनि फेरि मान्छेहरू हामी जहाँ पनि भेट्यौँ भने हामी वरिपरिकाले चाहिँ नेपाली नै बोल्छौँ र टाढो गयो भने पनि मान्छेहरूले बेग्लै नेपाली बुझ्छ र यस्तो मान्छेले नेपाली बुझ्छ छेउ छेउमा सबैजनाले नेपालीहरू बुझ्छ सबैजना अहिले त हर जगामा नेपालीहरू हुनु हुन्छ नेपाली बोल्नु धेरै सजिलो भएको छ अहिले र साथ सबैजनाले यहाँनेरि बाग्राकोटमा त सबैजना नेपाली नै ब्याङ्कमा भयो पोस्ट अफिसमा भयो अनि पञ्चायत अफिसहरूमा भयो जेमा पनि हामी नेपालीमा नेपालीमै बात हुन्छ सबैजनासँग काहीँ जानु पर्यो भने पनि हामी नेपालीमै बोल्छौँ हामीलाई नेपाली भाषा सजिलो लाग्छ र आफ्नो भाषै मन पर्छ जहाँ पनि हामी जे जे पनि उहाँले कहीँ जाँदाखेरि नेपाली भाषै बोल्छौँ नेपाली भाषाले धेरै सजिलो लाग्छ हामीलाई बात गर्नु नेपाली भाषा मान्छेले छिटै सिक्न पनि सकिन्छ